एसएचजी ग्रुप भन्नाले चाहिँ दसजना आमाहरूको आमाहरू मिलेर खोलिएको एउटा समूह हो र यहाँ चाहिँ विशेष गरी भन्नुपर्दा चाहिँ बेरोजगार आमाहरले चाहिँ यहाँनिर एसएचजीबाट धेरै नै लाभहरू उठाउन सक्छ किनभनेदेखिलाई चाहिँ अब आमाहरूको कतिजना आमाहरूको बिहान र बेलुका खाना बनाएपछि दिउँसो फ्री टाइमहरूमा चाहिँ उहाँहरूले यो एसएचजीमार्फत यहाँ यो समूहमा उहाँ सबैजना जोडिएको छ भनेदेखिलाई चाहिँ कतिवटा सरकारी आउने सहुलियतहरू पनि सर्वप्रथम चाहिँ यो एसएचजीमा नै आउने गर्दछ र यसमा चाहिँ धेरै नै आमाहरूले सरकारको मार्फत धेरै नै अब यहाँबाट लाभदायक चिजहरूलाई पनि